कालिम्पोङमा चाहिँ अब धेरैभन्दा धेरै घुम्नुको लागि आउँछ टुरिस्टहरू किनकि अब यहाँ चाहिँ हाम्रो गुम्बाहरू भन्ने मन्दिरहरू भन्ने सबै छ धार्मिक जगाहरू उयोहरू छ चर्चहरू भने भने छ सबै छ होइन अन्त त्यसमा चाहिँ अब टुरिस्टहरू घुम्नु आउनु हुन्छ अब डेलो हुन्छ कि दुरपिन हुन्छ कि अब तल उयो भन्छ कि रेली रेली त्यहाँनिर के के हुन् खोलाहरू छ होइन झर्नाहरू छ हाम्रो यहाँनिर अब छाँगे फल्सहरू के केहरू भन्ने छ अब त्यही घुम्नुहरू अब टाढो टाढोको टुरिस्टहरू आउनु हुन्छ अब उनीहरूलाई अब हाम्रो हामी पनि कोही बेला गुम्बा यस्तो यस्तो घुम्नु जाँदाखेरि डेलोतिर कतै घुम्नु जाँदाखेरि टुरिस्टहरू भेट्छ होइन उनीहरूले सोद्धछ अब यस्तो यस्तो जगा चाहिँ कहाँ हो हाम्रो अरू तपाईँहरूको यो ठाउँमा चाहिँ अरू घुम्ने कहाँ हो गाउँ घुम्ने ठाउँ कहाँ छ भन्ने सोध्नु हुन्थ्यो होइन अन्त हामीले चाहिँ अन्त प्राउड फिल भएर चाहिँ यो जगामा हो त यो जगामा छ जानु होस् राम्रो छ तपाईँहरू गयो भने सबै पाउनु हुन्छ तपाईँहरू अब सन अब कफेर जानु होस् कफेर क हामीले भन्छ कफेर जगा छ त्यहाँ अब सन साइ सन के अरे सन घाम झुल्किनेहरू हुन्छ हो अब सन उयो हुन्छ सन सेटहरू हुन्छ सबै हुन्छ जानु होस् त्यहाँनिर अब पहिला पहिला त अब कफेरतिर त झन् त्यो के अरे यस्तो हल्लिने पुलहरू ब्रिजहरू थियो होइन अहिले चाहिँ अब त्यो त्यसलाई बनाउने उयो गर्नु गर्दैछ त्योहरू पनि सोध्नु हुन्छ हामी त कालिम्पोङमा हुन्छ होइन टुरिस्टहरूले चाहिँ अब सोध्नु हुन्छ हामीलाई चाहिँ अब यहाँतिर कफेर भन्ने जगा कहाँ हो भनेर सोध्नु हुन्छ लाभा भन्ने जगा कहाँ हो भनेर अन्त हामीले त्यहाँ त्यहाँ हो राम्रो राम्रो छ हामीलाई सोध्नु हुन्छ है कस्तो खाले छ भनेर सोध्नु हुन्छ अन्त हामीले सबै बताउँछ यस्तो यस्तो अनि उनीहरू पनि खुसी हुन्थे अनि हामीलाई पनि अब उयो हुन्थ्यो कि अब जस्तो कि अब अब हाम्रो जगामा आएर चाहिँ अब हामीलाई सोद्धाखेरि चाहिँ हामीलाई पनि प्राउड फिल जस्तै हुने अब क्या हो हुन्छ नि अब अलिकति त्यस्तो हुँदो रहेछ र मैले राम्रै हुन्छ